अब तपाईँलाई अब बजार एरियै अब बजारभित्रै घुम्नु छ भने चाहिँ अब डेलो भयो है दुर्बिन भयो है डेलो भयो जहाँबाट पारा पाराग्लाइडिङ पनि हुन्छ है मजा मजाको अन्त अनि त अब अलिक बजारबाट निस्किनु टाढो टाढो छ भने चाहिँ अब पन्बूहरू भयो है पन्बू डाँडा पनि भनिन्छ त्यसलाई त्यहाँबाट चाहिँ भ्यू प्वाइन्टहरू साह्रै मजाको छ टुरिस्टहरू घुम्ने खालको है अब एकदम रुचाउँछ हाम्रो टुरिस्ट प्लेन एरियाबाट आउनेले अन्त अब लाभा भयो यहाँ गुम्बाहरू पाउँछ है गुम्बा थुप्रो गुम्बाहरू छ अन्त हाम्रो निकै गुम्बाहरू छ अब हाम्रो यहाँ मँगरजुङ साइड भयो मँगरजुङ मनसोङ एरिया अब त्यहाँबाट वाल बर्मेक एरिया अब त्यहाँबाट चाहिँ भ्यू प्वाइन्टहरू साह्रै मजाको है भ्यू भ्यू प्वाइन्ट भयो अनि त बङ्गलाहरू छ है कतिवटा कतिवटा बङ्गलाहरू छ है अन्त त्यो अब अरू त खोइ खासै ठाउँहरू छैन त्यति नै हो मेन मेन हाम्रो जुन यो कालिम्पोङ जिल्ला एरिया डल्लै भयो अनि त त्रिवेणी त्रिवेणी छ अब सानो त्यहाँ सानोतिना खोलाहरू पनि बग्छ है त्यो त्रिवेणीहरूले चाहिँ अब अब धेरै सुटिङहरू भइबस्छ त्यो ठाउँमा चाहिँ बेला बेला अब यहाँ चाहिँ सुटिङहरू भइबस्छ त्यति नै हो